दार्जिलिङको हावा पानी भन्नु पर्दाखेरि चाहिँ मैला नै छ भन्द्छु म चाहिँ सबै कुराबाट पहिरोको कुरा गर्दाखेरि पहिरो चलि नै रहन्छ हावा गर्मीमा एकदमै मधेसलाई जिताउने गरम पनि यहाँ हुन्छ ठन्डामा अत्ति नै माथि हिमालमा पुग बसेको जस्तो पनि हुन्छ यस्तै हो यहाँको हावा पानी भन्नु पर्दाखेरि ठिकै ठिकै नै लाग्छ मलाई